हेलो अँ जाउँ न घुम्नुको लागि मालबजार गएर चाहिँ हामी त्यो माइती होटेलमा गएर चाहिँ मज्जाले खानापिना घरको खाँदा वाक्कै भयो कोही कोही बेला त होटेलमा गएर मज्जाले खानापिना खाएर आउँ न कहिले हुन्छ साथीहरूसँग सल्लाह गरौँ न ल

अँ गाडी मिलाएर जाउँ हौ एउटा भ्यान मिलाएर जाउँ न ल पाँच छजना हुन्छौँ मज्जाले भाडा त अब हजार रुपियाँ हजार रुपियाँ लिन्छ मालबजारको भाडा रिजर्भ हो अब पाँचजना गयौँ भने त दुई दुई सय परिहाल्छ छ सातजना गयौँ भने अलिक कम्ती पर्छ जति बेसी गयो त्यति फाइदा हामीलाई अँ त्यही त वाक्कै हुन्छ घरको कोही बेला त आफूले पकाएर खाँदा खाँदा वाक्कै भयो अर्काले पकाएको पनि खाउँ न है

हन के के सानो खाना चाहिँ के खानु मन छ तिमीलाई चाहिँ ए इन्डियन फुडै खाउँ ल हामी इन्डियन फुडै खाउँ ल हामी अँ बस्तीको कुखुरा लोकल कुखुराको मासु खाउँ हो सुपहरू अँ पाउँछ त्यहाँ सबै पाउँछ कि गुन्द्रुकको अचार हो त्यहाँ किनेमाको चट्नीहरू पनि पाउँछ हो त्यस्तोहरू खाउँ न नेपाली खाना अब त नेपाली खानाहरू पनि सबै बिर्सिसक्यो गाउँबस्तीमा पनि पाउँदैन हो कोही कोही बेला चाहिँ अब त्यस्तो ठाउँमा चाहिँ पाउँछ नि त मज्जाले खानापिना मज्जाले खाउँ

भरे आऊ न मेरोमा आऊ कि भरे आएर सल्लाह गरौँ न हामी कतिजना हुन्छौँ लिस्ट गरौँ हो अन्त गाडीहरू भनौँ अन्त जाउँ न ल भोलितिरै जाउँ न ल ल ल